म रेडियो त त्यति सुन्दिनँ तर मलाई म हेर्ने अलिकिति त्यो रियलिटी सोहरू चाहिँ सुपर डान्सर डान्स इन्डिया डान्स अनि इन्डियन आइडलहरू चाहिँ मन पर्छ